हजुर है अब भन्नुपर्दा चाहिँ हाम्रो चाहिँ अब कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटलमा चाहिँ अब धेरै कुराको अब उयो छ अब टेस्टहरू अब राम्रै हुन्छ यहाँ चाहिँ जस्तै सिटी स्क्यान भयो है यो यो के भन्छ एमआरआई भयो अनि अब ठुल्ठुलो अपरेसनहरू चाहिँ अब यहाँ चाहिँ गरिँदैन है त्यसको लागि चाहिँ अब बाहिरै अब जान्छ अनि त्यो बाहिर जानुको कारणले गर्दाखेरि चाहिँ हाम्रो अबको यहाँ अब बस्तीको मान्छेहरूलाई चाहिँ अब धेरै अब अब अब के अब के भन्छ असुविधा हुन्छ है हजुर म यसको विषयमा धेरै अब यति नै भन्न चाहन्छु हुन्छ भाउजु